हजुर नमस्कार को बोल्नु भएको तपाईँ हजुर हजुर म बगानकै एउटा मानिस हो हजुर मेरो नाम चाहिँ यङसेन लामा हो हजुर हजुर हजुर मतलब हुन्छ हुन्छ म फ्री नै छु हजुर मेरो घर चाहिँ कालचिनी हो डिभिजन बुकिङबारी हो हजुर बगानकै छेउमै छ हजुर म चाहिँ नि एउटा लेबर नै हो हजुर लेबरकै काम गर्छु हजुर त्यो चाहिँ हामीले फिफ्टिन डेस गरेर पाउँछ हरएक सेटरडेमा चाहिँ फिफ्टिन डेस गरेको पाउँछ हजुर मन्थमा चाहिँ हामीले दुई पालो गरेर पाउँछौँ

होइन हामीले चाहिँ सेटरडेमै पाई पाउँछौँ इफ त्यो सेटरडे फिफ्टी के अरे फिफ्टिन तारिक चाहिँ सेटरडे परेन भने अर्को जुन सेटरडे पा आउँ आउँछ नि त्यो सेटरडेमा चाहिँ हामीले पाउँछौँ

हजुर म अब भन्नु स्टार्ट गर्छु नि त ल ल ल हाम्रो चाहिँ फर्स्ट समस्या छ कि हाम्रो लेबर्सहरूले काम गर्छ अनि जुन चाहिँ माथि लेभलका उनीहरूले चाहिँ काम नगरीकन पनि पैसा खान्छ यस्तो माथि हजुर माथिको मान्छे भने पछि हाम्रो आउँछ साहेबहरू आउँछ साहेब चौकिदारहरू चाहिँ त्यसै फ्रिको काम खोजेर चाहिँ उनीहरूले पैसा खानुको कोसिस गर्नु हुन्छ हजुर हामीले जुन चाहिँ सेलेरी पाउँछ त्योबाट उनीहरूले हाफ गरेर मात्रै दिनु खोज्छ हजुर उनीहरूले चाहिँ सेलेरी जे गरेर पाउने मतलब उनीहरूले चाहिँ जे गरेर लाने त्यो सेलेरीहरू

हजुर हामीले चाहिँ मतलब हामीलाई केही हेल्थ इस्यु छ भने चाहिँ हामीले गएर त्यहाँ गाउँमा एउटा हस्पिटल छ हस्पिटल मतलब सानो बडे एउटा ट्रिटमेन्ट गर्छु जगा छ त्यहाँ गएर चाहिँ हामीले चाहिँ भन्नु पर्छ यस्तो यस्तो भएको छ भनेर अन्त चाहिँ हामीलाई सिक लेखेर दिन्छ हजुर त्यो सिक लेख्ने चाहिँ उयो हुन्छ साहेब हुन्छ उनीहरूले चाहिँ हामीलाई छुट्टी दिन्छ हजुर फ्यामिली प्रोब्लम छ भने चाहिँ आफूले छुट्टी लिएर बस्नु पाउँछ अनि हाम्रो एक दिनको सेलेरी चाहिँ दुई सय दस रुपियाँ हुन्छ त अनि एक दिनको सेलेरी गरेर चाहिँ काट्छन् यसै नभनीकन बस्यो भने

किनबेचमा हेरी हेरी हुन्छ अब कति कतिको कति पाउन्ड चाहिँ हामीले गएर उयो चियापत्ती गएर चाहिँ हामी सब्मिट गर्यौँ हामीले चाहिँ कति पाउन्ड चाहिँ हामीले गएर चाहिँ सब्मिट गर्यौँ त्यसमा चाहिँ डिपेन्ड गर्छ हाम्रो पैसा

हजुर हामी चाहिँ गएर पत्ती नै टिप्ने हजुर हजुर अब हाम्रो यही बगानको लागि त ठिकै नै हो टु हन्ड्रेड टेन गरेर

पहिला झन् हाम्रो टु वान हन्ड्रेड नाइन्टी फाइभ गरेर थियो अहिले चाहिँ टु हन्ड्रेड टेन गरेर चाहिँ बढेको छ

हजुर हजुर हुन्छ हुन्छ वेलकम